हेलो हेलो ए सुन्दैछु सुन्दैछु म ठिकै छु तिमी कस्तो छौ हो धेरै दिन बादमा फोन गऱ्यौ ए तिमी त अन्त उता गएको थियौँ होइन कहिले आयौँ ए अँ हो त म त अब वाक्कै भयो घरमा बसेकोले ड्युटी गएकोले हो अब कतै जाउँ बाहिरतिर यसो रिफ्रेस हुनु सोचिरहेको छु तर आइडियै छैन मलाई कहाँ जानु के गर्नु हो धेरै भयो यसरी बाहिर ननिस्केको

ए दार्जिलिङ पो जानु अनि है हामीले पहिला पनि एकपल्ट क्या त कलेज पढ्दा पनि जाने भनेर पुरा सल्लाह गऱ्यौँ प्लानहरू गऱ्यौँ तर त्यतिकै भयो त्यो बेला हुन्छ जाउँ न त अँ को को हुन्छ भन न तिमी र म मात्रै कि अरू को को हुन्छ अँ

ए कतिदिनको कतिदिनको लागि जानु हो यसो गएको बेलामा त अरू जग्गा पनि घुम्नु मन थियो मलाई दार्जिलिङ त त्यसो भए ल ल एकपल्ट अब टोय ट्रेनमा जाने होइन अनि अरू चाहिँ कता कता घुम्नु ए अँ अँ बस्नु चाहिँ हामी कहाँनिर बस्नु हो होटेलहरू तिमीलाई केही आइडिया छ दार्जिलिङमा कस्तोहरू छ कति महँगोहरू गर्छ ए हो अँ अन्त होटेलमा बसेको जस्तो होमस्टेमा त्यो सबै कुरा अभाइलेबल हुन्छ कि त अँ ए अँ तिम्रो उता कोही छ चिनाजाना छ भने यसो फोन गरेर मिलाइ राख न अँ किनभने यतैबाट हामीले बातहरू मारेर सबै कुरा फिक्स गरेर गएको छ भने चाहिँ राम्रो नि त अब हाम्रो लागि त्यहाँ जाने बित्तिकै त्यहाँ कहाँ बस्नु ठाउँहरू खोजिरहनु पर्दैन हो भोकहरू पनि लागेको हुन्छ हामीलाई थाकेको हुन्छ रेस्ट गर्नुपऱ्यो अँ अँ नि फेरि त्यो ट्रेन त पुरा त्यो ढिलो त्यो अरू ट्रेनहरू जस्तो होइन त्यो सिनहरू हेर्दै रोक्दै कुद्ने हो है हामीलाई त्यस्तो त गर्नैपर्छ होला हो अनि ए हो र होइन होइन त्यो टुरिस्टहरूलाई मात्रै त्यो टाढाकोहरूलाई मात्रै त्यस्तो होला लोकलहरूलाई त गर्दैन होला त्यस्तो अँ कहाँदेखि कहाँसम्म गएको चाहिँ त्यति अरे ए हामी त्यसो भए त्यस्तो टाढोसम्म नहिँडौ न त हामी बरु बतासेदेखि माथि घुमसम्म मात्रै जाउँ न त अन्त त्यो दा सिलगढीदेखि नै गयो भने त अन्त हामीलाई बिहानदेखि बेलुकैसम्म लाग्छ होला नि त ल ल त्यसो भए कहिलेतिर भन न डेटहरू यसो फिक्सहरू गर हो अन्त

अँ ल ल अलिक अलिक एक दुईदिन अलिक छिटै मलाई अगाडि नै भन्नु ल किनभने म पनि यसो यहाँ के के जातिहरू रेडी गर्नुपर्छ घरमा पनि मिलाउनुपर्छ ल त त्यस ल ल साथी धेरैदिनमा मा कल गऱ्यौ खुसी लाग्यो ल ल ल ल